र अब यो एउटा परिवार सम्बन्धित विषय लिएर म भन्नु चाहन्छु कि अब हाम्रो भाइ बहिनी त अब छैन नै र अब भाइ बुहारी नाता नतिनीहरू छन् अनि यो अब म चाहिँ के भन्छु भने मेरो लागि चाहिँ भाइ त अब आमा बाउ भइन्जेल त अब हामी दाजु भाइ दिदी बहिनीहरू सबै एकै ठाउँ हुन्छन् आमा बाउकै काखमा हुन्छन् जब आमा बाउको देहान्त भइसके पछि चाहिँ अब हामी दाजु भाइहरू अलिकति एकै ठाउँ बसेर पनि अलिकति मिल्दो जुल्दो हुँदैनन् किनभने बुहारीहरू हुन्छ यसो अब त्यसले गर्दाखेरि भाइलाई पनि एउटा यसो केही एउटा घरहरू बनाइदिएर राखेर अब कतिवटा कुरोमा त्यो भाइलाई हामीले के अरे कतिवटा कुरोहरूमा हेरचाह हेर विचार सबै गरिकन गर्छौँ हामी तर अब हामी म एउटा दाजु भएर भाइ बहिनीहरूलाई चाहिँ धेरै नै प्यार राख्नु पर्छ धेरै नै भाइ बहिनीहरूसँग अनि बुहारीहरूसँगग धेरै नै सङ्घर्ष धेरै नै के अरे उयो राख्नु पर्छ मतलब मिलनसार एउटा बानी बेहोरा अलिकति राम्रो सबै राखेर उहाँहरूसँग सँधै नै भाइ बहिनी बुहारीहरूलाई चाहिँ एउटा हसिँलो रूपमा नै हामीले राख्नु पर्छ कहिले पनि एउटा नराम्रो कुरा बचनहरू भन्नु चाहिँ अब मिल्दैन कतिवटा कुराहरू त्यस्तो छ भनेदेखि अब आफ्नो सन्तान भाइ बहिनीहरूलाई कति मन दुख्छ कति पीडा हुन्छ त्यसले गर्दाखेरि चाहिँ म अहिलेसम्म चाहिँ मेरो भाइ बहिनीहरूलाई बहिनी अब त पहिला सानो हुदैँ मरी गएको छन् त्यसले गर्दाखेरि एउटा मेरो भाइ छ भाइको भाइको छोरा छन् छोराहरूले अब बुहारी ल्याएको छ अनि बुहारी स स सँग नातिनी नाति नातिनीहरू पनि छन् यिनीहरूलाई सबै नै म मेरो बडाबाउ बडा बडी बाट चाहिँ अब हामी के अरे यो नानीहरलाई यो नाता नातिनीहरलाई चाहिँ सबै नै राम्रै परिकारले छ भने अहिलेसम्म चाहिँ मैले राखिराखेको छु कुनै किरी कुनै कुरोको एउटा मैले पीडा दिएको छुइनँ कुनै केही उनीहरूलाई नराम्रो बोली बचनहरू केही गरेको छुइनँ त्यसले गर्दाखेरि

बाउ भाइ ए दाजुहरूले चाहिँ आफूभन्दा मुनि भएको नानीहरूलाई चाहिँ सबै सजै सधैँ सधैँ नै मित्रता भाव गरेर नै बस्नु पर्छ भनेर चाहिँ म यो भन्छु